राज्यदेखिको बाहिर भन्दाखेरि हामी सबैजना परिवारहरू दिल्ली गएका थियौँ र दिल्ली जानको कारण के थियो भने आजभन्दा एकबर्ष अघाडि हामीले नानीको लागि नानी बिमार हुनाले चाहिँ हामीले एकबर्ष अगाडि एपोइन्टमेन्ट निकालेको थियौँ र त्यो एपोइन्टमेन्ट निक्लेको एक बर्ष बादमा चाहिँ हामी सबैजना फेमिलीहरू दिल्ली गएका थियौँ र नानीको नाकको अपरेसन चाहिँ दिल्लीमा नै गर्ने हुनाले सबैजना फेमिलीहरू गएका थियौँ त्यहाँनिर र त्यहाँको तपाईँको के भनौँ भने त्यहाँको परि व्यवस्ता यति राम्रो थियो कि हामीलाई धेरै नै धेरै सजिलो भयो र त्यहाँ नौलो ठाउँँभन्दा पनि हामीलाई अप्ठ्यारो थिएन र हाम्रो आफ्नो चिनाजाना मान्छेहरू पनि हुनाले हामीलाई धेरै सजिलो भयो र यसरी हामी राज्यदेखि बाहिर यात्रा गर्नु भनेको चाहिँ दिल्ली गएका थियौँ र त्यही नै एउटा बिमारीको ट्रिटमेन्ट गर्नको लागि चाहिँ फेमिलीहरू गएका थियौँ